भारतका केही महत्त्वपूर्ण स्थानहरू तथा पर्यटकलाई आकर्षण गर्ने ठाँउहरू भन्नु पर्दाखेरि पश्चिम बङ्गालस्थित दार्जिलिङ आफ्नो वातावरण तथा चिया बगानको लागि धेरै प्रचलित छ आफ्नो देशमा न मात्र नभएर विदेशहरूतिर पनि यसको गुन गान छ अनि अरू भन्नु पर्दाखेरि कोलकत्ता जो आफ्नो कल्चरको लागि एकदम फेमस प्रचलित छ अनि बेङ्गलोर गोवा जैसलमेर देल्ली जो आफ्नो इतिहासको लागि एकदम फेमस छ